हेलो को बोल्नु भएको तपाईँ हेलो भन्नुहोस् हजुर हजुर हजुर होटेलबाट बोलेको म हजुर हजुर हजुर हुन्छ म पठाइदिन्छु कि म पठाइदिन्छु तपाईँको नाम चाहिँ के हो ए निरज ए अघि यहाँ आएर तपाईँले यहाँ बिहान गर्नु भएको थियो है लेखाउनु भएको थियो है नाम ए हुन्छ हुन्छ

ए दुई घन्टा भयो भनेपछि है

हजुर रुम सर्भिङ गर्थ्यो कि आज त्यो बहिनी बिमार भएर हेर्नुहोस् न हाम्रो काम गर्ने एक दुईजना थियो कि बिमार भएर अन्त आ आएको थिएन उसलाई मैले बोलाएको छु अहिले अब गरिदिइहाल्छ आएर हजुर हजुर हजुर तपाईँहरू कहाँबाट आउनु भएको भन्नुहोस् त एड्रेस लेख्नु भएको छ ए बिर्तामोड तपाईँले भोटर आइडेन्टी कार्डहरू सब बुझाएको छ ए बुझाएको छ है ए हुन्छ हुन्छ हजुर हजुर ए बुझाउनु भएको छ है ए हुन् हजुर एकदम अहिले यहाँ यहाँको प्रहरीले एकदम चेक गर्छ कि तपाईँको होटेल होटेल आउँछ बेलुका आएर डेली चेक गर्छ त्यही भएर नि ए बोक्नु भएको छ है ए तपाईँहरूले त्यो राखिराख्नुहोसै जेरक्स पनि पछि फेरि यता सपोज मिसप्लेस भइहाल्यो भने चाहिन्छ नि ल हजुर अरू होटेलतिर पनि चाहिन्छ चाहिन्छ चाहिन्छ होटेलमा बस्दा तपाईँको हो अहिले त होटेलमा त यो बिना कागज यो आधार कार्ड भोट कार्डहरू हुनैपर्छ हो त्यो छैन भने त दिँदैन होटेलमा बस्नै त्यो त बोकेरै ल्याउनु पर्छ नि हुन्छ हुन्छ पठाइदिएँ ल पठाइदिएँ पठाइदिइहालेँ